मैले परिवारमा कोही बिमार हुँदा मैले खिचडी बनाएर दिने गर्छु किनभने खिचडी नरम हो जो चाहिँ बिमारीले सजिलोसित नै खानु सक्ने गर्छ अनि खिचडी चाहिँ म कुकरमा बनाउने गर्छु किनभने कुकरमा बनाएको खिचडी चाहिँ नरम हुने गर्छ अनि म खिचडी चाहिँ सब्जी चामल दाल अनि दलिया अनि ओट्सको बनाएर दिने गर्छु अनि खिचडी साथसाथै म बिमारीलाई सुप पनि बनाउने गर्छु है जुन चाहिँ चाहिँ पातुलो हुन्छ सुप चाहिँ म सबै सब्जी मिक्स गरेर बनाउने गर्छु जुन चाहिँ चाहिँ हेल्थको लागि राम्रो हुन्छ